अब बायोग्यास भन्ने यो बारेमा चाहिँ मलाई त्यति थाहा छैन देखेको छुइनँ मैले होइन अब पहिला पहिला चाहिँ अब गोबर ग्यास भन्थ्यो होइन गोबर ग्यासहरू हुन्थ्यो अरे भन्थ्यो त्यति बेला जति बेला चाहिँ अब हामी मसिनो हुँदाखेरि खाना पकाउँथ्यो दाउरामा त्यति बेला गोबर ग्यासमा पकाउँछ अरे फलाना जग्गातिर त भनेर सुनेको होइन तर मैले देख्नु चाहिँ देखेको छुइनँ कसरी बनाउँछ भनेर होइन अन्त त्यो त्यति बेला सुनेको अब गोबर ग्यासबाट चाहिँ बत्ती पनि बल्छ अरे खाना पनि पकाउँछ अरे भन्थ्यो अचम्मै लाग्थ्यो कस्तो हुन्छ होला भनेर होइन अन्त अहिले चाहिँ अब धनी त्यो भएर चाहिँ मलाई त्यो विषयमा थाहा छैन बायो ग्यासको बारेमा अन्तखेरि अहिले चाहिँ अब धनी गरिब सबैले एलपिजी ग्यास बाल्छ होइन दाउराहरू पनि पाउँदैन अहिले त पहिलाको जस्तो जङ्गलहरू पनि छैन त्यो भएर सबैजनाले चाहिँ एलपिजी ग्यासै चलाउँछ बायो अब बायो ग्यासको बारेमा चाहिँ मलाई त्यति थाहा भएन